हेलो लक्षिमि दिदी कहाँ हुनुहुन्छ हौ आजकल ए अन्त फोनहरू पनि गर्नुहुन्न त अन्त ए चियाहरू अन्त कतिको बिक्री हुँदैछ हौ चल्दैछ हौ ए कहाँ कहाँको कस्टमरहरू आउँछ हौ ए अँ ए त्यस्तो चल्छ है चिया ए अँ त्यसो भने हामी नि घुम्दै आउने चिया खानु लागि त त्यही त त्यही त घुम्दै आउने हामी साथीहरूसँग सल्लाह गरेर एकदिन ल कहिलेतिर आउनु हौ दोकान त कहिले खोल्नु भएको त हौ अन्त तपाईँले हामीले त सुनेको पनि थिएन ए हामीले सुनेको थिएन नि त फोनमा बात पनि हुँदैन अहिले त दोकानको उमा बिजी रहेछ र पो फोनमा बात पनि नहुँदो रहेछ त त्यसरी पो फोन नगर्नु भएको ए पुरै बिजी चल्दैछ दोकान चाहिँ अँ त्यही त हामीले पनि फोनै नगरेको नि त थुप्रै भयो बात नमारेको ए दोकान चाहिँ त्यसो भने दामी चल्दैछ चियाको दोकान

ए हुन्छ हामी साथीहरूसँग सल्लाह गरेर आउने नि ल